मैले फेसबुक यु इन्स्टाग्राम ट्विटरहरू युज गर्दछु अनि यसमा धेरै प्रकारको हामीले प्रफिटहरू पनि पाउँछौँ सञ्चारमा भएको धेरै प्रकारको खबरहरू हामी यसमा हेर्नसक्छौँ होइन साथै हामीले नयाँ नयाँ कुरोहरू हामी यसमा नयाँ नयाँ टेक्नोलोजीहरूको भिडियोजहरू हेर्नसक्छौँ हामीलाई यस प्रकारको लाइक अब हामीले कुनै जग्गा कुनै कुरोमा झगडा अथवा लडाइँहरू भएको छ भने पनि त्यसको न्युजहरू कभरहरू हामी सानो सानो रिल्स अनुसार साथमा प्र हामी पाउनसक्छौँ हामीले पाउन पाएर साथै त्यसमा हामी लाइक अनि कमेन्ट साथै त्यसमा हामी बोल्न पनि सक्छौँ त्यसको निम्ति हामी आवाजहरू पनि उठाउन सक्छौँ अनि यसको धेरै प्रकारको फाइदाहरू हामी पाउँछौँ लाइक हामीले आफ्नो आफन्तहरूतिर हामी टाढा छ भने पनि हामी उहाँहरूसित भिडियो कलद्वारा साथै मेसेजहरूद्वारा यस सोसल मिडिया प्लेटफर्मबाट हामी पाउनसक्छौँ र यसमा नराम्रो कुरो डिसएडभान्टेजहरू धेरै छन् हामीले जुन प जति प्रकारको हामीले यसमा सुखसुविधा अनि फाइदाको कुरोहरू पाउँछ त्यसरी नै अहिलेको समयहरूमा अब फेक एकाउन्ट फेक आइडिजहरूले अरूलाई लुट्ने अथवा स्केमहरू पनि हामी पाउँछौँ फेसबुकद्वारा जबहरू पाउँछ भन्ने हामी फेक थुप्रै प्रकारको हामी धेरै प्रकारको हामीले स्केमहरू पनि हेर्छौँ त्यसलाई हामी अप्लाई गरेर त्यसलाई हामी हेरेर त्यसलाई हामी लिएर हामी कतिपय कुराहरूमा हामी त्यस कुरामा पनि फँस्दछौँ तर त्यसको बेनिफिटहरू हामीले त्यसमा त्यसद्वारा कोही समयमा हामीले असल कुरोहरू पनि पाउनसक्छौँ असल थोकहरू जस्तै कि हामीले कुनै कम्पनीको निम्ति हामीले रेजुमेहरू पनि फेसबुक पेजहरूबाट अथवा इन्स्टाग्राम ह्यान्डलहरूबाट हामीले डिएम गर्नसक्छौँ र साथै हाम्रो निम्ति थुप्रै प्रकारको हामीले आफ्नो सोसल आफ्नो पर्सनल फुटेजहरू पनि हाल्नसक्छौँ हामी कतै घुमेको हामी गएको हामी आफ्नो यात्रा गरेको ब्लगहरू पनि हामीले बनाएर हाल्नसक्छौँ हामीले यात्रा गरेको समयहरूको स्टोरीहरू हामीले पोस्ट गर्न सक्छौँ र यसको फाइदा पनि छ हामी यसमा यसलाई डेली लाइफमा हामी एउटा पर्सनल युजले पनि युज गर्नसक्छौँ साथै हामी बिजनेस रूपले पनि हामी युज गर्नसक्छौँ साथै हामी मार्केटिङको निम्ति पनि हामी यसलाई युज गर्नसक्छौँ हामीले धेरै प्रकारको एडभर्टाइजमेन्टहरू पनि यसबाट हामी पाउँछौँ र त्यसमध्ये हामीले आफ्नो फोटोजहरू आफ्नो भिडियोजहरू पनि पोस्ट गरेर हामीले अरूकोबाट हामीले कमेन्ट लाइकहरू पनि पाउनसक्छौँ